दाइ पैसा के नगद तिर्नुपर्छ तपाईँलाई अनलाइन पेमेन्ट गर्दा हुँदैन र यदि अनलाइन हुँदैन भने चाहिँ म तपाईँलाई उत्रेर नै म तपाईँलाई नगद पैसा दिन्छु नि